नेपाली भाषाको इतिहास त मलाई त्यत्ति थाहा छैन र पनि अब अब अहिले अहिले हामीले बोलिरहेको चाहिँ अब नेपाली नै हामी बोलिरहन्छौँ होइन तर यो कतिवटा नेपाली भाषा चाहिँ हाम्रो स संस्कृतबाट पनि आएको छ र प्रायः नेपाली भाषा चाहिँ हामी यहाँनिर नेपाल भयो दार्जिलिङमा बोलिन्छ है र अहिलेसम्म त एकदमै अब चलिरहेछ नेपाली भाषा राम्रै भएरै जाँदैछ आउँदो दिनहरूमा राम्रै हुनुसक्छ या त विलुप्त हुनुसक्छ त्यो चाहिँ म केही पनि भन्न सक्दिनँ